हेरन बहिनी अस्ति मैले नि फ्लिपकार्टबाट उयो अर्डर गरेको थिएँ कि पन्यु प्लास्टिकको अन्त नानीलाई स्कुलमा के हो अन्त त्योहरू के भन्छ प्यान केकहरू बनाउँदाखेरि त्यो यताउति पल्टाउनु सजिलो हुँदो रहेछ कि त्यो अन्त मैले चाहिँ पहिला योभन्दा अगाडि चाहिँ बिग बजारबाट लिएको थिएँ कि त्यो त साह्रै राम्रो छैन रहेछ हौ त्यसको कस्तो खालको रहेछ कि अन्त त्यो राम्रो नभएर चाहिँ मैले अर्को लिएको छु कि त्यो चाहिँ त्यो फ्लिपकार्टबाट गरेको कस्तो राम्रो हुँदो रहेछ नि अलिक दाम पनि महँगै रहेछ पाँच सय पऱ्यो एउटाको कि अन्तदेखिन् त्यो रेड कलरमा छ ब्याकको पक्रिने चाहिँ हेन्डल चाहिँ नि उएसमा छ के अरे स्टिलमा छ कि कस्तो राम्रो छ नि टालिँदैन पनि रहेछ पल्टाउनु सजिलो हुने हो हातमा पनि ट्याप्पै पक्रिनु सजिलो हुने खालको रहेछ अँ तिमीले पनि अर्डर गर न अन्त कस्तो राम्रो रहेछ मन पऱ्यो कलर पनि रेडमा छ हो कस्तो राम्रो नि त्यो उयो आगोमा पर्दा पनि उयो हुँदैन रहेछ हौ बिलिँदैन रहेछ अँ साह्रो राम्रो छ अँ तिमीले पनि अर्डर गर न अँ अँ अँ फ्लिपकार्टबाटै हो